खाना पकाइरहदा हामीले के सावधानी अप्नाउँछौँ भन्दाखेरि चाहिँ हामी हामी चाहिँ एकदम सिम्पल खाना खाने गर्छौँ कारण अब बिरामीहरू हुन्छ मरमसाला धेरै खानु हुँदैन त्यही भएर चाहिँ हामी अब त्यही नर्मल अब तेल भयो नुन भयो मरमसला मरमसला त हामी त्यस्तो प्रयोग गर्दैनौँ तर जीरा र मेथी हामी युज गर्छौँ अनि प्याज लसुन टमाटर अदुवा त्यति हो हामीले प्रयोग गर्ने भनेको चाहिँ अरू हामी मरमसलाहरू चाहिँ त्यस्तो खाने गर्दैनौँ राम्रो पनि होइन त्यस्तो मरमसला खाने खानेहरू खा खानु गऱ्यो भने चाहिँ अब राम्रो होइन अब बिरामीहरू छिट्टो लाग्छ अब कोही बिमारहरूमा अब बिसाउँछ मरमसला धेरै खायो भने अब प्रेसरहरूतिर बिसाउँछ खानु हुँदैन त्यही भएर चाहिँ हामी एकदम सिम्पल तरिकाले खान्छौँ